गायनको लागि त भन्ने हो भने म दिनभरि नै गीत गुनगुनाइनै रहेको हुन्छु तर एउटा समय पार्टिकुलर समय भन्नुपर्दाखेरि चाहिँ एउटा बिहान उठ्दाखेरि र साँझको बेलामा जब म फ्री भएको हुन्छु त्यो समयमा पनि म रिहर्सल गरिनै रहेको हुन्छु र म गीत सुन्नु अथवा गीत सिक्नु कसरी सिक्छु भन्दाखेरि गाउँमा सङ्गीतकर्मीहरू हुनुहुन्छ अथवा गायकहरू पनि हुनुहुन्छ उहाँहरूको नजिक गएर उहाँहरूसँग केही सिक्ने प्रयास गर्छु र केही चाहिँ म आफै रिहर्सलबाट नै सिक्ने कोसिस गर्छु